हाम्रो राज्य पश्चिम बङ्गालको शिक्षा प्रणालीमा नेपाली भाषाले कस्तो भूमिका खेल्छ भन्दाखेरि पश्चिम बङ्गाल राज्य विभिन्न जात जातिले अथवा भनौँ विभिन्न जात जाति भएको राज्य हो त्यसमाथि हामी जति पनि नेपाली भाषीहरू छौँ हामी सबै राज्यको विभिन्न क्षेत्रमा बाँडिएर बसेका छौँ तर यसो हेर्दाखेरि हामी के देख्छौँ भनेदेखि धेरै मात्रामा चाहिँ हामी कालेबुङ दार्जिलिङ डुवर्स डुवर्समा पनि मिसिएर बसेका छन् तर अब प्योरली हेर्नुपऱ्यो भने चाहिँ हामी दार्जिलिङ र कालेबुङ डिस्ट्रिक्टमा छौँ होइन अनि त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भनेदेखिलाई चाहिँ हाम्रो शिक्षा प्रणालीमा चाहिँ हाम्रो यो दार्जिलिङ डिस्ट्रिक्ट र कालेबुङ डिस्ट्रिक्ट जिल्लामा जति पनि यो स्कुलहरू छ त्यहाँ चाहिँ नानीहरूले चाहिँ यो प्राथमिक तहदेखिको उच्च माध्यमिक होइन उच्च माध्यमिक सम्म चाहिँ उनीहरूले नेपाली भाषालाई के गरेको छ भन्दाखेरि समावेश गरिएको छ होइन हाम्रो भाषाले मान्यता पायो अनि मान्यता पाएको हिसाबले यसलाई हाम्रो शिक्षा प्रणालीमा पनि गाभेको छ हो अनि के हुन्छ भनेदेखिलाई मदर टङ हो नि त हाम्रो है मातृभाषा हो त्यसले गर्दाखेरि हामी यो जत्ति पनि यो स्कुले जीवन छ हामी स्कुले जीवनभरि नै के गर्छौँ नेपाली भाषा पढ्छौँ अनि मान्यता पाएको अनुसारले सरकारी विद्यालयहरूतिर पनि हाम्रो भाषा पढाइन्छ र यो प्राइभेट स्कुलहरूतिर पनि भाषा चाहिँ नेपालीभाषी विद्यार्थीहरूले चाहिँ पढ्ने गरेका छन्